हेलो दा तपाईँ कहाँ हुनुहुन्छ हौ अम्बो ढिलो भइसक्यो त हौ मलाई त अफिस पुग्नु पर्ने सुखिया खोइ हौ आइपुगेको छैन त दा अहिलेसम्म खोइ मैले अघि बिहानै भनेको त छिटो आइदिनोस है दा म टाडो पुग्नुपर्छ भनेर खोइ आइदिएकै छैन त अहिलेसम्म हुन्छ दा अब चाहिँ भयो हो म पर्खिनु सक्दिनँ नौ बजिसक्यो यहीँ अब म त्यो क्याब चाहिँ क्यान्सल गरिदिनोस् मलाई हो म अर्कै गर्छु अब भयो दा तपाईँ नआइदिनोस् अब चाहिँ

खोइ अहिले टाइम भइसक्यो मेरो अफिस पुग्नु पर्ने यतिबेला दा अब खोइ अहिलेसम्म यहीँ छु म तपाईँ आइदिनु पनि भएको छैन अब अर्को गाडी गर्नु अब अर्को गाडी पनि गर्नुपर्छ त्यहीमाथि त्यो पैसा पनि अब रिटर्न गरिदिनोस् हो दा हुन्छ दा धेरै धन्यवाद हुन्छ दा